र मलाई मन पकाउनु मन पर्ने खाना चाहिँ के हो भन्दाखेरि चाहिँ एकदमै भन्दा एकदमै मलाई चाहिँ मन पर्ने चाहिँ के हो भन्दाखेरि चाहिँ पकाउनु चाहिँ मन पर्ने खाना चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरूको बिर्यानी इस्पेसल्ली है चिकन बिर्यानी चाहिँ एकदमै मलाई पकाउनु मजा लाग्छ र पकाउनु एकदमै उयो लाग्छ सजिलो लाग्छ किन भन्दाखेरि अब तपाईँहरूको बिर्यानीमा चाहिँ कस्तो प्रकारले बनिन्छ भन्दाखेरि चाहिँ अब अलिकिति है सिम्पल छन् त अब मान्छेले सोच्छ होला अब धेरै साह्रो छ तर मलाई चैँ सिम्पल लाग्छ कसरी भन्दाखेरि चाहिँ अब चिकन ल्यायो चिकनसँग अब तपाईँको मर मसाला अलिकिति धेरै लाग्छ मर मसाला र हामीले चिकनलाई पकाउँदा पकाउँदा नै अलरेडी हामीले भातलाई भातलाई पनि हामीले उमालेर एक साथ चिकन र भातलाई मिक्स गरेर पकाउनु त हो त्यही कारणले गर्दाखेरि चाहिँ मलाई धेरै सजिलो र सजिलो र छिटो लाग्ने चाहिँ मलाई बिर्यानी हो त्यसै कारणले गर्दाखेरि चाहिँ मलाई बिर्यानी पकाउनु पनि अति नै मजा लाग्छ